यो नेपाली भाषा अथवा भनौँ अब यहाँतिर अब गोर्खे भाषा भन्छ अब हाम्रो यो नेपाली भाषा र गोर्खे भाषामा भन्नु पर्दाखेरि हाम्रो भाषामा अब अङ्ग्रेजी भाषा हिन्दी भाषा संस्कृत भाषा उर्दू भाषाहरू पनि कतिवटा हाम्रो यहाँनिर मिलेर चाहिँ हाम्रो यो नेपाली भाषाहरूमा चाहिँ प्रयोग भएको छ कतिवटा शब्दहरू जस्तै हामी हामी भन्छौँ नि यो क्याप टोपी अब क्याप भनेको टोपी हो अब क्याप टोपी भनेको यस्तो अगाडि यस्तो चुच्चो भएको टोपी क्याप टोपी भन्छौँ अब गोडाउन गोदाउन गोडाउनलाई हामी अब गोदाम गोदाम भनेर भन्छौँ अब यस्तो श शब्दहरू क्या अङ्ग्रेजी शब्दहरू अब नेपालीमा आयो अब त्यस्तै प्रकारले अब उर्दू शब्दहरूमा अब जस्तै जमिनतिर हेर्ने भने अब हामीले अहिले खतियान भन्छौँ खतियान त अब खासमा उर्दू शब्दहरू हो अब त्यसमा हामीले खतियान नै भनेर चलाउछौँ अहिले इङ्ग्लिस अब अङ्ग्रेजीमा पनि अब खतियानै भन्छ अब त्यहाँदेखि अब यो गज भन्छ अब गज अब गजहरू यो पनि अब राजा उहिले उहिलेको यो उर्दू राजाहरूले मुस्लिम राजाहरूले बनाएको यो नियमहरू हो जमिनको सबै यो अब जमिनको जस्तो प्रायः कागजहरू हेर्दाखेरि त्यो नाप्नेहरू सबै अङ्ग्रे अब यो उर्दू भाषाबाट आएको छ र अङ्ग्रेजी भाषाबाट अब हामीले अब अहिले त यस्तो खालको भएको छ कि अङ्ग्रेजी भा भाषा चाहिँ अब आधा नेपाली आधा अङ्ग्रेजी बोल्नु पर्ने रैछ अब प्रायः सबै कुरा हामी बिहानदेखि बेलुकासम्म अब अब हामी त के भन्नु नेपाली र अङ्ग्रेजी नै मिक्स गरेर बोल्ने छुट्टै खालको भाषा भएको छ र अहिले भाषा हाम्रो हेर्दाखेरि अब अझै परिवर्तन हुँदै गएको छ पहिलाको भाषा र अहिलेको भाषा थेगो लाएर बोल्ने अब यो थेगोहरू खै कता कताबाट आएको हो तर हामी यसरी हाम्रो भाषा त अब अहिले एकदमै अब नेपालको भाषा र हाम्रो यहाँको भाषा अब यी दार्जिलिङको भाषा यी हाम्रो के सिक्किमको भाषा अब हाम्रो नर्थ इस्टतिर बोल्ने भाषाहरू नेपाली भाषाहरू मिल्दैन यहाँ नै मिल्दैन अब हामी नेपाल जाँदा नेपालीसँग हाम्रो यहाँको भाषा मिल्दैन अब हाम्रो नेपालमा पनि एकदमै क्या अनेक अब भाषाको लेखाई मात्रै होइन कि बोलाईमा पनि हाम्रो एकरुपता छैन